हेलो ड्राइभर दादा नमस्कार दादा यो सुन्नु न उता म दार्जिलिङ जानुपर्ने दार्जिलिङ यता तपाईँको तकदा मेरो अजित विश्व म एता म एता यो तपाईँको दार्जिलिङ मोडबाट बोल्दैछु सिलगढी दार्जिलिङ मोड हजुर अन्त त्यही त माथि जानुपर्ने बाटो त खराब रहेछ कसो जान सकिएला सुविधा होला हजुर हजुर ए त्यही त बाटो त त्यही त अब त्यो ढुङ्गाहरू निस्किरहेको बाटो पनि खराब रहेछ अहिले त कस्तो गाडीहरू कतिको चल्दैछ त्यो बाटो हजुर हजुर हजुर ए त्यही त

हजुर त्यही त यो बर्खा ब बर्खाको बेलामा त झन् गाह्रो हुँदो हो हजुर हजुर त्यही त अहिले पनि बाटो त एकदम मान्छे हिँड्नु नसक्ने रहेछ अनि गाडी त कसरी त्यसमा चढेर जान अन्त त्यो त जीवन ए मैले तकदा हजुर ए त्यही त तपाईँ भने पछि कति कहिले तपाईँलाई कति बेला भेटिएला फोन गर्न आइपुग्नु होला हजुर हजुर त्यो स्ट्यान्ड एता स्ट्यान्डपट्टि उँभो जाने ए हजुर हजुर ए हजुर हजुर सिट त सिट त हुन्छ नि है अगाडि हजुर ए हुन्छ अगाडि मसँग एकजना छ कि लेडिस अनि दुईवटा सिट राखिदिनुहोस् न अगाडि फ्रन्टमा है हुन्छ त्यसो भए हुन्छ